विशेष हाम्रो राज्यको समुदायको संस्कृतिक परम्परागत पोसाक कपडा गहनाबारे विस्तृत जानकारी गराउन चाहन्छु हाम्रो राज्यमा विभिन्न जाति धर्म भाषा विभिन्न किसिमको हाम्रो वेशभूषासँग हामी आबद्ध छौँ जसको कारणले गर्दा हामी हाम्रो गोर्खा समुदायमा पनि विभिन्न किसिमको जाति धर्म संस्कार संस्कृतिहरू छन् तीमध्ये सेर्पाको आफ्नै वेशभूषा भाषा संस्कार संस्कृति छन् सेर्पाको वेशभूषालाई चाहिँ छुबा पाङदेन भन्ने गर्छ बक्खु भन्ने गर्छ भने यस्तै गरेर इन जेनेरल नेपाली भाषामा भन्नु पर्दा चाहिँ नेपालीहरूले लाउने पोसाकलाई चाहिँ हामी वेशभूषालाई चाहिँ हामी दौरा सुरुवल चौबन्दी चोलो भन्ने गर्छौँ अनि यसरी नै अब बङ्गाली समुदायमा पर्नेको उहाँहरूको आफ्नै धोती टोपी कुर्ता पाइजामाहरू लाउने गर्छन् उहाँहरूले विभिन्न किसिमको जातिको विभिन्न किसिमको वेशभूषाहरू छ विभिन्न किसिमको आफ्नै संस्कार संस्कृतिहरू छ आफ्नो भाषा बेग्ला बेग्लै प्रकारको छ र धर्म बेग्ला बेग्लै प्रकारको छ धर्म बेग्ला बेग्लै भन्दा हामी एउटा बुद्धिस्ट धर्मावलम्बीहरू हौँ भने हिन्दू धर्मले धर्मावलम्बीहरू पनि छन् प्राय हाम्रो राज्यमा बहुसङ्ख्यकमा हिन्दू धर्म छन् भने यसरी हामी अल्पसङ्ख्यकमा पर्दछौँ बुद्धिष्ट इसाइहरू अनि हाम्रा मुस्लिम समुदायहरू यी हाम्रो जातै पिच्छेको धर्म र जातै पिछेको वेशभूषा जातै पिच्छेको हाम्रो संस्कार संस्कृतिहरू पर्दछ र विशेष कालिम्पोङ जिल्लाको कालिम्पोङ जिल्लाको क्षेत्रबाट भन्नु पर्दा हामी गोर्खा जाति बसोबास गरेका छौँ र गोर्खा जातिका आफ्नै खानपान आफ्नै लवाइ खुवाइ आफ्नै वेशभूषा संस्कार संस्कृतिहरूले आबद्ध छौँ हामी संस्कार संस्कति रीतिरिवाज गोर्खा जातिको अलग्गै छन् भने देखिलाई आफ्नो राज्यमा बङ्गाली बिहारी आदिवासी माडवाडी कोचे मेचे थारू दनुवार अनि बिहारी आदि जातिहरूको आ आफ्नै वेशभूषा र आ आफ्नै संस्कार संस्कृतिहरू छ